मलाई चाहिँ कुकिङ केवल महिलाहरूको मात्र काम हो भन्ने लाग्दैन है तर आमा दिदीहरूले पकाएको खाना भने आफूले पकाएको भन्दा अवश्यै दुई चौ गुणा मिठो लाग्छ अनि मेरो परिवारमा लोग्ने मानिसले खाना पकाउँछन् जस्तै म घर गएको बेलामा म आफै पकाउँछु भेना हुनुहुन्छ भेनाले पकाउनु हुन्छ र हामी केटाहरू चाहिँ दुईजना मात्रै भएको हुनाले र म बाहिर बाहिरै हुन्छु घरदेखि अनि भेना पनि घरदेखि बाहिर धेरै बस्नु हुने हुनाले घरमा दिदी आमाहरू हुनुन्छन् र आमाहरूले नै पकाउनु हुन्छ दिदीहरूले नि पकाउनु हुन्छ तर महिलाहरूको मात्रै काम हो यो कुकिङ भन्ने भन्ने विचारमा चाहिँ म छुइनँ त्यो म चाहिँ त्यसको एकदम विरुद्धमा छु